मलाई चाहिँ स्कुलमा चाहिँ नेपाली सबजेक्टै मन पर्थ्यो हाम्रो एकजना सर हुनुहुन्थ्यो नेपाली टिचर हुनुहुन्थ्यो उहाँ चाहिँ उहाँको चाहिँ नाम चाहिँ सुन्दास सर हुनुहुन्थ्यो उहाँले चाहिँ य ति मजाले हामीलाई नेपाली पढेर सुनाउनु हुन्थ्यो पढ् मिनीङहरू बताउनु हुन्थ्यो अनि कविता कविताहरू चाहिँ मलाई साह्रै मन पर्थ्यो नेपालीमा अन्त सरले यति मिठोसँगले हामीलाई कविताहरू भनेर त्यसको है मिनीङहरू बताउनु हुन्थ्यो अनि त्यहाँदेखि हामी अन्त त्यहाँदेखि चाहिँ साथीहरूसँग पनि मिलेर हामी कविताहरू गर्थ्यौँ कविताहरू भन्ने गर्थ्यौँ कविताहरू याद गर्थ्यौँ है अन्त अनि त्यहाँदेखि नेपालीको त्यो कथाहरू होइन कथाहरूमा कथाहरू मन पर्थ्यो अन्त त्यो चाहिँ साह्रै मलाई यो कवि कथा र कविता चाहिँ नेपालीको चाहिँ साह्रै मन पर्थ्यो अनि